म सानो हुँदा चाहिँ सेवाको लागि मैले प्रशान्ति गएको थिएँ यहाँबाट हामी धेरै बिस पच्चिसजनाको सेवा दल ग्रुपसित गएको थिएँ र हामीले यहाँबाट तिन दिन चार दिनको ट्रेनमा यात्रा गऱ्यौँ त्यो यात्रा पनि रमाइलो मज्जा आयो र वहाँ गएर मैले भगवान् बाबाको दर्शन पाएँ मलाई थाहा थिएन कि भगवान् बाबा को हुनुहुन्छ भनेर र पनि मैले दर्शन पाउँदा चाहिँ मलाई धेरै नै आनन्द र खुसी लाग्यो र मैले वहाँ ड्युटी पनि जेनरल हस्पिटलमा पाएको थिएँ जस्तो नानीको वेट चेक गरेर नानीको वेट चेक गरेर गर्ने ड्युटी पाएको थिएँ र वहाँ खाना हामीलाई चाहिँ साउथ क्यानटिनको खाना मलाई चाहिँ मन पर्थ्यो र साउथ क्यानटिनमै म बेसी खान्थेँ र यताउति सपिङहरू गर्नु पनि राम्रो छ र कम्ती अमाउन्टमा सबै थोक हुन्छ त्यहाँ